र अब मलाई चाहिँ जसमा चाहिँ अब भिडोयो कलमा बोल्न पर्छ अब किन भन्दाखेरि चाहिँ अब अब मैले अब जस्तै अब साथीलाई फोन गऱ्यो भने भिडियो कलमा गऱ्यो भने साथीको नम्बर देख्नु पाउँछु मलाई पनि मलाई पनि साथीले देख्छ देख्यो भने अलिक खुसी खुसी लाग्छ र अब त्यसमा चाहिँ अब भिडियो कलमा चाहिँ मलाई त्यति अब पारा आउँदैन अब के गर्नु त अब नआएपछि त त्यही अब फोनमै अब अब कल कल गरेर नै म बात मार्छु म हुनु त मलाई मन त पर्छ अब त्यसमा अलिक मलाई पारा छैन र त्यहाँ म चाहिँ अब फोन गरेर नै बोल्छु अब फोन गरेर बोल्छु त्यहाँदेखि म के चाहिँ भन्छु भने अब हुन चाहिँ अब अब भिडियो उइसमा चाहिँ अब कस्तो हुन्छ भने अब त्यस्तो कोहीबेला म बजार गएको हुन सक्छु होइन अब त्यहाँदेखिन भिडियो कलमा यसरी बात माऱ्यो भने चाहिँ जस्तै अब मेरो अब वाइफ छ घरमा वाइफसँग यसो है भिडियो कलमा यसो हेर्दै बात माऱ्यो भने कत्ति खुसी हुन्छ अब कत्ति राम्रो हुन्छ अब है नानीहरू देख्न मनपर्छ नानीहरू देख्छ कत्ति खुसी हुन्छ त्यसमा म अलिक पारा छैन अब मलाई अलिक जान्दिनँ पनि र अब म चाहिँ अब भिडियो कलमा चाहिँ अब मन त मलाई चाहना छ तर म अलिक सक्दिनँ तर म चाहिँ अब त्यही अब अहिलेको अब म उइसमै फोन गर्छु फोनमै अब उयो गरेर बोल्छु अब म चाहिँ अब वेस्टेज चाहिँ अब फोन चाहिँ अब किनभने अब दिनभरि मेरो काम हुन्छ म सिर्फ अब फोनमा बात मारेको भने जस्तै अब रातीको जस्तै अब छ बजीतिर छ बजीभन्दा उता मात्रै म एकदम फोन चलाएर चाहिँ अब म बाह्रसम्म एघारसम्म एघारसम्म हेर्छु त्यहाँदेखिन म सुत्छु